अब कुरा रह्यो फुटबलको फुटबल अब धेरै कुरा गर्नुपर्दा चाहिँ जति जानेको म भन्ने भन्दैछु अहिले यतिखेर यस्तै भाइचुङ भोटिया एउटा सिक्किमदेखिको लिएर उहाँहरूले अलिकति हाई लेबलमै पुग्नुभयो उहाँले पनि कतिवटा अब पदकहरू त लिनु भएकै छ र उहाँको जहाँसम्म लाग्छ उहाँ राम्रै हो उहाँले धेरै कोचिङहरू पनि दिनुभयो अहिलेको भाइबहिनीको लागि र जस्तै भाइचुङ भोटिया एक पर्छ भनेदेखि हाम्रो लोकल भन्नुपर्दाखेरि हाम्रो थुप्रै हुनुहुन्छ यहाँनिर राजु राई चिमा दर्जी अनि जीवित लेप्चा जहाँसम्म लाग्छ मलाई उहाँहरूले पनि धेरैवटा खेलहरू खेलेर यहाँनिर पदकहरू लिएर आएको हो पनि छ त उहाँहरूले जति पनि खेलहरू खेल्दै गर्दै गर्दाखेरि गर्दै जानुभयो तर उनीहरू अहिले अब विश्रामको क्रममा छ तर त्यतिकै पछाडि भाइहरू आए भाइहरूले पनि राम्रो राम्रो त्यो खेलहरू प्रदर्शनी उहाँहरूले गर्दै गर्दै गयो मलाई लाग्छ उहाँहरूको पनि एउटा राम्रै भयो तर यहाँनिर उनीहरूलाई अघि लैजानको लागि कुनै त्यस्तो खास कदम चालिँदैन त्यो चाहिँ मैले पहिलादेखि नै थाहा भएको हो र हाम्रो गाउँबाट खेलकुदमा कुनै पनि खेलकुदमा हुनु त यहाँ अहिले फुटबलको मैले कुरा गरिरहेको छु फुटबलको लागि पनि ब्याक नै छ नानीहरू मतलब अग्रसर दाजुहरू माफ गर्नुहोला अग्रसर दाजुहरूले त्यो नदिएको कुराहरू छ यहाँनिर अन्त राम्रो राम्रो खेलाडीहरू अब हुनुभयो जन्मेकै छ उहाँहरूले नाम कमाएको छ जस्तै नेपाल भुटान सानो कुरा गरेँ मैले भुटान गएर पनि उनीहरूले खेलेर पदकहरू ल्याएको अवस्था छ जितेरै आएको छ उहाँहरू